तुलसी दिदी मैले अस्ति तपाईँलाई जुन क्रिम किनेर लगाउनु भनेको थिएँ नि त्यो क्रिमले अहिले चाहिँ मलाई एकदमै अब अनुहारतिर पिम्पल्सहरू आयो राम्रो भएन त्यही कारण अब तपाईंँ र मेरो स्किन अब सेम सेम भएकोले गर्दाखेरि चाहिँ नकिन्नुहोस् ल त्यति राम्रो लागेन